अब हाम्रो क्षेत्रमा चाहिँ पाइने पारम्परिक परिकारहरूबारे भन्नुपर्दा गुन्द्रुक सिन्की किनेमाहरू अब त्यस्तो घरमै बनाइन्छ अब जस्तै गुन्द्रुकहरू घरकै सागपात हरू टिपेर त्यसलाई कुटेर अब त्यसलाई कुहाएर त्यसलाई गुन्द्रुक बनाउँछ पछि त्यसको अब अचार बनाएर खान्छ या त्यसको झोल बनाएर खान्छ अब त्यस्तो प्रकारले चाहिँ बनाउँछ जस्तै अब सेलरोटीहरू अब त्यो हाम्रो अब पूजातिर बिहे बटुलो भयो अब तिहारतिर त्यस्तो चाहिँ एकदमै बनाउनु पर्ने नै हाम्रो चाहिँ अब परिकार हो